हेलो म अभिषेक शर्मा कालिम्पोङ नौ माइलबाट बोलिरहेको छु मैले तपाईँहरूको कम्पनी ओलाबाट क्याब बुक गरेको थिएँ मलाई अर्जेन्ट सिलगढी जानुपरेको छ र अन्त अलिकति अर्जेन्ट परेकोले गर्दाखेरि ड्राइभरलाई सोधिदिनु होस् न ड्राइभर चाँडै आउनुहुँदैछ कि आउनुभएको छैन भनेर